हामीलाई गाउँमा डाइरिया पखाला भएको छ भने झारपातहरू खान्छौँ झारपात भनेकोमा अम्बक भयो केरा अम्बकको टुसा भयो नुन चिनी पानी यसरी नै हामी मेडिसिनको रूपमा प्रयोग गर्छौँ गाउँघरकोमा